महत्त्वपूर्ण निर्णयको कुरा गर्नुपर्दा मैले कालिम्पोङ सरकारी प्राथमिक शिक्षण प्रशिक्षण संस्थानमा आउन अघि चाहिँ मैले अब मैले उच्च सिक् माध्यमिक शिक्षा प्राप्त गरिसकेको थिएँ त्यसमा म पास भइसकेको थिएँ र त्यसैकारण चाहिँ मैले अब के गर्नुपर्ने यो पछि चाहिँ मैले अब मलाई मलाई चाहिँ अब शिक्षक हुनु इच्छा भएको कारण शिक्षिका हुनु इच्छा भएको कारणले चाहिँ मैले के गर्नुपर्ने यसको अघि के गर्नुपर्ने भन्ने उएसमा चाहिँ मैले मेरो मामाकोबाट होइन मामाकोबाट सल्लाह लिएँ कि मामा कस्तो गर्नु पर्ने मा उहाँले भन्नुभयो कि तिमीले कालिम्पोङ सरकारी शिक्षण प्रशिक्षण संस्थानमा जा गएर त्यहाँ तिमीले एडमिसन लेउ त्यहाँ एकदम राम्रो छ होस्टेल महिलाहरूको लागि होस्टेल फेसिलिटी पनि एकदमै राम्रो छ भनेर चाहिँ उहाँले मलाई सजेस्ट गर् सल्लाह दिनुभयो यसैकारण चाहिँ म आज यस कालिम्पोङ सरकारी शिक्षण प्रशिक्षण संस्थानमा अध्ययन गरीरहेकी छु दोस्रो वर्षमा